हेलो भानु दाजु बोल्नु भएको हो ए दाजु मलाई अलिक आज पाहुनाहरू आउँदैछ कि घरमा अन्त बाह्र बजी खानाको लागि चाहिँ यसो बाहिरको पाहुनाहरू हो यहाँको लोकल माछा बनाइदिनुपऱ्यो भनेर तपाईँकोमा दोकानमा लोकल माछाहरू छ अहिले

ए असलाहरू चाहिँ छैन दाजु मेरो त पाहुना पाँचजना जस्तो छ दाजु मलाई दुई केजी जस्तो चाहिँ चाहिएको हजुर त्यही त अब यहाँ बाहिरकोहरू आएको यहाँको हाम्रो दार्जिलिङको लोकल खोलाको एकदम फ्रेस माछा खुवाइदिनु भनेर नि यहाँको कि दाजु कसरी केजी दिनु हुँदैछ हौ असला हजुर

हजुर हुन्छ दाजु कि मलाई दुई केजी चाहिँ तपाईँको त्यहाँ दोकानमा काम गर्ने केटा छ भने पठाइदिनुहोस् न दाजु घरमा म लिनु आउनु चाहिँ नभ्याउने परेँ कि अन्त त्यही त त्यहाँ फ्रेस होला नि है दाजु फ्रेस होला नि माछा त एकदमै

ताजै छ दाजु हजुर हजुर ए हुन्छ दाजु पठाइदिनु अलिक छिटो पठाइदिनुहोस् ल म बाह्र बजीको लागि खाना बनाउनुको लागि नि त कि हुन्छ हुन्छ हुन्छ दाजु धन्यवाद